हेलो हजुर हजुर हो त ए हजुर ए हजुर हजुर हजुर तपाईँहरू पर्खनु होस् ल तपाईँको म म नोट गरी राख्छु तपाईँको नाम चाहिँ ए हुन्छ फोन नम्बर पनि दिइराख्नु होस् न सेभेन फोर सेभेन सिक्स डबल थ्री फाइभ थ्री फाइभ सेभेन फोर नाइन हुन्छ कहाँबाट हुनु हुन् हजुर हुन्छ कहाँबाट आउनु हुन्छ ए कलकत्ताबाट हुन्छ तपाईँहरू कतिजना आउनु हुँदैछ ए पाँचजना तपाईँहरू आउनुको लागि चाहिँ कुन उयोतिर आउनु हुन्छ कति तारिकतिर डेट दिइराख्नु होस् न मलाई ट्वेन्टीसेभेनतिर ए हजुर अनि कस्तो खाले उयोहरू घुम्नु सोच्नु भइराखेको छ कति दिनको स्टे गर्न आउनु भएको फाइभ डेजको हाम्रो चाहिँ यो उयोमा चाहिँ दुइवटा छ हो प्याकेज एउटा छ एउटा छ वान विकको प्याकेज एउटा छ कति कति छ म चेक गरेर भन्छु एउटा वान विकको प्याकेज छ अन्त एउटा चाहिँ अलिकति कम्तीको पनि छ प्याकेज टु नाइट्हसरूको स्टेहरूको लागि चाहिँ अर्के छ प्याकेज हो वान विकको प्याकेजमा चाहिँ अलिकति मिल्नु सक्छ त्यो भन्दा कम्तीको प्याकेजतिर चाहिँ मिल्दैन वान विक भन्दाखेरि ज्यादा स्टे गर्नु भयो भने चाहिँ तपाईँहरूको मिल्छ न भने चाहिँ पर नाइटको पर हेड भनौँ न पर नाइटको पर हेडको वान थाउजन्ड गरेर पर्छ वान विक भन्दा ज्यादा स्टे गर्नु भयो भने चाहिँ अलिक कम्ती गरेर पर्छ तपाईँहरूको त्यो माथि तपाईँहरूको हजुर हुन्छ त्यसमा चाहिँ तपाईँहरू कतिजना भन्नु भयो पाँचजना भन्नु भयो नि हुन्छ हुन्छ त्यो मिलिहाल्छ नि तपाईँहरू आए पछि भने पछि तपाईँहरूले पाँच दिन बस्नु हुन्छ भने पछि चाहिँ दार्जिलिङको डल्लै एरिया घुम्नु आउनु भएको होला है ए हजुर हजुर ठिकै टाइममा आउनु भयो अहिले एकदम वेदरहरू पनि क्लियर हुँदैछ मेन हाम्रो उयो चाहिँ अहिले यता तपाईँहरू फर्स्ट त अब हाम्रो आएको दिन तपाईँहरू ट्वेन्टीसेभेनमा आउनु हुन्छ ट्वेन्टीएटमा तपाईँहरूलाई यता फर्स्टमा टाइगर हिलपट्टि ल लान्छ हो साइट सिइनको लागि बिहान त्यति तिन चार बजीतिर निस्के पछि साइट सिइन गरे पछि एकदम टाइगर हिलमा पुरा टुरिस्टहरू ज्यादा भएकोले गर्दाखेरि जाम पनि पुरा हुन्छ त्यही कारण चाहिँ अलिक छिटै तपाईँहरूलाई हाम्रो होटेलबाट चाहिँ छिटै हिँड्नु पर्यो उत्यो गरेर तपाईँहरू टाइगर हिलमा गएर अलि अलि त्यहाँनेर सनराइसहरू हेर्यो त्यस पछि फर्केर तल एउटा मोनास्ट्री छ हो त्यो मोनास्ट्री भिजिट गरेर चाहिँ तपाईँहरू त्यहाँनेर अलिकति अब अहिले त अलिक ठण्डा चढ्यो त यता ठण्डाको कपडाहरू त्यस्तोहरू किन्नु सक्नु हुन्छ तपाईँहरू त्यस पछि तपाईँहरूलाई त्यहाँनेर आठहरू बज्छ होला तपाईँहरू त्यहाँनेर पुग्नु हुँदा ओर्दाखेरि अन्त त्यस पछि चाहिँ तपाईँहरूलाई यता बजारतिर लुप घुमाउनु लगिदिन्छ बतासे लुपमा चाहिँ हजुर बतासे लुपमा पनि अहिले एकदम उयो भइरहेको छ राम्रो दिन भएको हुनाले गर्दाखेरि त्यहाँनेर दुर्बिनहरू राखेको छ कि बतासे लुपमा त्यहाँबाट तपाईँहरूले मजाले भ्युहरू देख्नु सक्नु हुन्छ डल्लै तपाईँहरूलाई पहाडहरू कञ्चनजङ्घाहरू डल्लै देखाइदिन्छ त्यहाँबाट सिक्किमहरू यता नेपालको बर्डरहरू तपाईँहरू डल्लै देख्नु सक्नु हुन्छ अन्त त्यस पछि तपाईँहरूले त्यहाँ टोय ट्रेनको पनि उयो लिनु मजा लिनु सक्नु हुन्छ त्यस पछि अहिले टाइगर हिलमा चाहिँ एकदम राम्रो भइराखेको छौ दिदी त्यो उकालो क्या एकदम क्लियर देख्छ अन्त अरू भन्नु पर्दाखेरि चाहिँ तपाईँहरू यता दाार्जिलिङमा त्यस पछि त्यो घुमको बतासेमा त दसहरू बजी हाल्छ त्यस पछि तपाईँहरू यता दार्जिलिङमा जानु भएर चौरस्तामा एकछिन टाइम स्पेन्ड गरेर चौरस्ता त मेन भयो दार्जिलिङको त्यहाँनेर एकछिन टाइम स्पेन्ड गरेर तल अर्को भयो नाइटिङगल पार्कहरू छ त्यहाँनेर जानु सक्नु हुन्छ त्यस पछि चाहिँ जूहरू जूहरू अहिले जूमा पनि अहिले छिटै डल्लै आउने मान्छेहरू निकाल्ने बेला भइरहेको छ यो दशैँ तिहारको छेकमा चाहिँ डल्लै निकाल्दैछ कि एनिमल्सहरू नभए नि कतिवटा चाहिँ उयो हुन्छ यो विन्टरमा चाहिँ उयो गर्छ उनीहरू हुँदैन कतिवटालाई चाहिँ यता बस्नु नसकेर लगेको हुन्छ कि ओह्रालो अहिले चाहिँ डल्लै एनिमल्सहरू हुन्छ त्यहाँ जूमा हुन्छ मेन रेड पान्डाहरू हुन्छ देख्नु सक्नु हुन्छ तपाईँहरूले अरू त तल बोटानिकल गार्डन छ त्यहाँनेर पनि राम्रो राम्रो प्लान्ट्स स्पेसिसहरू देख्नु सक्नु हुन्छ हजुर एनजेपी तपाईँहरूको तपाईँहरूको ट्रेनको बुकिङ चाहिँ भइसक्यो ए ट्रेनको बुकिङ भइसक्यो चार बजी आइपुग्नु हुन्छ भनेको थियो हुन्छ पाँचजनाको लागि हो भने चाहिँ एउटा गाडीमा भइहाल्यो सामानहरू कति छ तपाईँहरूको एउटा गाडीमा अँट्छ अँट्नु पर्ने एउटा अब तर एउटा ठुलो गाडी पठायो भनी अँट्नु पर्ने है हुन्छ म पठाइदिन्छु नि ए हुन्छ हुन्छ भेटौँ न अन्त भने पछि ट्वेन्टीसेबेन्तमा हुन्छ हुन्छ थ्याङ्क यु